हेलो यो एन्थनी स्कुल पर्यो क्लास थ्रीको मिस बोल्नुभएको हो ए मलाई त्यो नानीको लिभको लागि अलिकति कुरा गर्नु थियो तपाईँसँग हो नानीको नाम चाहिँ सार्थक लामा हो नानीलाई अलिक बिसन्चो भएको थियो बिहानदेखि कि मिस अँ उसको पेट पनि दुख्दै थियो ज्वरो आउँला आउँला जस्तो पनि भएको छ अन्त मैले टेस्ट छ भनेर स्कुल चाहिँ बिहान पठाएँ हो ए त्यसो भए यसो गरौँ न मिस कि उनीहरूको चाहिँ टेस्ट भएपछि कुन टाइमसम्म टेस्ट छ मलाई भनिदिनु होस् कि म टेस्ट पछि चाहिँ लिनु आउँ भनेर नि हजुर हजुर आएको छ पठाएको छु हजुर हजुर ए अँ सक्छ सक्छ एक्जाम चाहिँ टेस्ट चाहिँ गरोस् कि त्योपछि चाहिँ त्यसो भए दस बजीसम्म हो भने चाहिँ म त्यहाँनिर दस बजी आइपुग्छु त्यसपछि चाहिँ म घर लिएर आउँछु नि त मिस हजुर हजुर हजुर हजुर

हजुर हुन्छ हुन्छ म त्यसो भए स्कुलमा अलिक छिट्टै आएर म्यामसँग म भेटेर कुरा गर्छु नि त ल मिस अँ हवस् हुन्छ हजुर हजुर यो हजुर हुन्छ थ्याङ्क्यु मिस